कोभिड नाइन्टिन महामारीको कारण चाहिँ होइन हामीलाई धेरै असुबिस्ताहरू पऱ्यो हामीलाई यात्रा गर्न एक जग्गादेखि अर्को जग्गा जान एकदमै असुबिस्ता पऱ्यो होइन हामीलाई एकदमै निस्किन पनि दिन्थेन होइन र यदि हामीलाई खानेकुरा एकदमै समानहरूको जरुरत पऱ्यो भने हामीले यात्रा गर्न यहीँदेखि बजारहरू जान पनि एकदमै असुबिस्ता भएको थियो होइन हामीलाई जान पनि दिन्थेन यदि हामी गएका छौँ भने एकदमै फुल सेफ्टीले जान पर्थ्यो होइन मास्कहरू लगाएर यस्तो गरम हुन्थ्यो होइन अब गरममा मास्कहरू लगाउँदाखेरि एकदमै साह्रो पर्ने हामीलाई सासहरू फेर्न साह्रो पर्ने होइन र एकदमै हामीलाई असुबिस्ता परेको थियो सामानहरू किन्नु किनेर ल्याउनु होइन र एकदमै यात्रा गर्न एकदमै असुबिस्ता परेको थियो होइन कोभिड नाइन्टिनले एकदमै गाडीहरू पनि चल्न छोडे्को थियो होइन एकदमै असुबिस्ता परेको थियो यदि हामीलाई कसै बिमार भएर हेर्न जान पनि एकदमै असुबिस्ता परेको थियो होइन हामीले हेर्न पाएनौँ होइन कति कोभिड नाइन्टिनमा कति कोभिड नाइन्टिनको महामारीमा परे यदि यदि हामीले आफ्नो आफन्तहरूलाई पनि भेट्न पाएनौँ होइन र एकदमै यो पर्यटनहरूमा पनि पुरा प्रभाव पाऱ्यो यसले र जुन यो पर्यटन जग्गाहरू थियो होइन त्यसमा जुन टुरिस्टहरू आउने गर्थ्यो होइन त्यो टुरिस्टहरू नआएर होइन कत्ति प्रभाव पाऱ्यो उनीहरूलाई आफ्नो बिजनेसमा कति लस पऱ्यो होइन एकदमै यो पर्यटनहरू एकदमै बन्द रह्यो होइन बन्द हुँदाखेरि त्यसलाई स्याहर्ने त्यसलाई हेर्ने एकदमै नभएर होइन र जुन यो टुरिस्टहरू आएर बस्ने गर्थ्यो होइन उनीहरू न नभएर एकदमै लसहरू पऱ्यो होइन आफ्नो जीविका चलाउने जुन एउटा मूल थियो त्योबाट एकदमै केही हुन सकेन होइन झन् यो कोभिड नाइन्टिनले गर्दा एकदमै बाहिर पनि निस्किन सकिएको थिएन होइन यसले गर्दा चाहिँ एकदमै हामीलाई असुबिस्ता पऱ्यो होइन यो जुन बाहिरबाट आउनेहरू थियो होइन गाउँतिर आउने घर फर्किनेहरू थियो उनीहरू पनि घर गाउँ आउँदाखेरि होइन उनीहरूले कोभिड क्वारिन्टाइन यो कोभिड नाइन्टिनले गर्दा क्वारिन्टाइन राख्ने गर्थ्यो होइन उनीहरूलाई चालिस दिनको क्वारिन्टाइनहरू राख्ने गर्थ्यो होइन त्यसैले गर्दा उनीहरूलाई खान लाउन पिउन बस्न एकदमै असुबिस्ता पर्थ्यो होइन उनीहरूलाई खान

घरबाट खाना दिन पनि एकदमै टाढो टाढोबाट दिनपर्ने आफ्नो फेमिली भेट्न नपाउने होइन र उनीहरूलाई पानीहरू पिउन नुहाउन एकदमै असुबिस्ता पऱ्थ्यो बस्न एकदमै असुबिस्ता पऱ्थ्यो होइन जुन यो वर्षाको समयहरूमा पानीहरू पर्दा जुन क्वारिन्टाइन एकदमै क्वारिन्टाइन स्यापेरेट घरहरू टिनको घरहरू बस्ने टिनको घरहरू बस्नमा होइन एकदमै असुबिस्ता पर्थ्यो जुन यो गरममा जुन टिन प्लास्टिकहरूको सानो सानो जुन टेन्टहरू बनाएको थियो क्वारिन्टाइन बस्नको लागि होइन एकदमै तातोले गर्दा एकदमै मान्छेहरू यो कोभिड नाइन्टिनले गर्दा त होइन त्यसले गर्दा चाहिँ धेरै बिमार भयो होइन र आफ्नो परिवारहरू भेट्न पाएन होइन एकदमै पानी झरीमा उनीहरू चालिस दिनसम्म क्वारिन्टाइन बस्न पर्थ्यो होइन र आफूलाई पनि यात्रा यात्रा गर्न मलाई एकदमै असुबिस्ता पर्ने होइन जुन यो मास्कहरू एकदमै सेफ्टी यो जुन भ्याक्सिन्सहरू लगाउने थियो होइन धेरै असुबिस्ता पऱ्यो जुन भ्याक्सिन्सहरू लगाउन जान एकदमै साह्रो परिरहेको थियो होइन एकदमै डिस्टेन्सहरू मेन्टेन गर्नपर्ने होइन जुन एकदमै यो भ्याक्सिन्सहरू लाउनेमा एकदम बाजे बज्यूहरूलाई एकदमै साह्रो पऱ्यो जुन बाजे बज्यूहरू सिक्सटी क्रस एकदमै बुढो बुढेसकालहरूमा थियो होइन उनीहरूलाई भ्याक्सिन्सहरू लगाउन कत्ति साह्रो पऱ्यो होइन उनीहरूलाई यात्रा गर्नमा असुबिस्ताहरू पऱ्यो यो कोभिड नाइन्टिनले गर्दा चाहिँ एकदमै पुरै चेन्ज भएर आयो होइन एकदमै मान्छेहरू आफ्ना घरदेखि बाहिर निस्किन नपाउने होइन बजार अजार जान नपाउने आफूले किन्नपर्ने चिजहरू पनि किन्न नपाउने होइन आफ्नो परिवारहरूलाई पनि भेट्न पाउने होइन जुन टाढोबाट आएकोहरू पनि एकदम चालिस दिनसम्म क्वारिन्टाइन बस्नपर्थ्यो होइन धरदेखि टाढा डिस्टेन्स मेनटेन गरेर बस्नपर्ने यो एकदमै यो कोभिड नाइन्टिनले गर्दा चाहिँ एकदमै प्रभाव पारेको थियो हेइन र यो जुन भ्याक्सिन्सहरू थियो जुन नानीहरूको लागि पनि निस्किरहेको थियो होइन नानीहरूलाई एकदमै इन्जेक्सन्स इन्जेक्सनहरूबाट जुन त्यो भ्याक्सिनको जुन भ्याक्सिन थियो होइन त्यसले गर्दा चाहिँ एकदमै कसैलाई बिमार पऱ्यो होइन कसैलाई तिन चार दिन बिमार पऱ्यो यही कोभिड नाइन्टिनको भ्याक्सिनले गर्दा पनि पुरा मान्छेहरू बिमार पर्यो होइन र जुन अहिले बाजे बज्यूहरू छ जुन यो भ्याक्सिन्स लिने बाजे बज्यूहरू थियो उनीहरूलाई धेरै बिमार पऱ्यो होइन कोभिड नाइन्टिन भाइरसले गर्दा त होइन र भ्याक्सिन्सले गर्दा चाहिँ एकदमै उनीहरू बिमार भयो होइन र उनीहरूलाई चाहिँ खान असुबिस्ता लाउन असुबिस्ता पऱ्यो जुन घरमा जुन बिजुली बत्तिहरू आउँथ्यो जुन यो कोभिडकोमा कोभिडको समयमा पानीहरू पर्दा एकदमै करेन्टहरू गयो होइन बनाउन जान चाहिँ एकदमै अब यो भाइरसले गर्दा चाहिँ घरबाट बाहिर निस्किन पाएको थिएन जुन इलेक्ट्रिसियनहरू बोलाउन पर्ने थियो होइन उनीहरू यात्रा गरेर आउनमा एकदमै सेफ्टीहरू चाहिएको थियो होइन यो गरम गरममा उनीहरूले मास्कहरू लगाएर एकदम करेन्टहरू बनाउन एकदमै साह्रो परिरहेको थियो होइन र यो कोभिडको कोभिड नाइन्टिनको महामारीले चाहिँ एकदमै हाम्रो संसारै बद्लिएर होइन एकदमै प्रभाव पारेको थियो होइन र एकदमै सबै यो कोभिड नाइन्टिनले गर्दा चाहिँ एकदमै भेट्न नपाउने डिसटेन्स मेन्टेनहरू गर्नपर्ने होइन एकदमै प्रभाव पारेको थियो यो कोभिड नाइन्टिन चाहिँ एकदमै यो महामारीले चाहिँ एकदमै मान्छेहरूलाई चाहिँ परिवर्तन गरिसकेको छ